म आफ्नो पाहुनाहरूलाई बोलाएर सिटिङ रुममा बसाल्छु त्यहाँनिर म पहिला पानी सोध्छु त्यसको बादमा चिया बनाउँछु त्यसको बादमा खानाहरू बनाउँछु खानामा निरामिस खाना हामी सागसब्जी मात्रै खान्छौँ त्यसैले गर्दाखेरि हामी पनिरहरू बनाइदिन्छौँ पनिरहरू बनाउँछौँ सागसब्जी पनिर त्यसको पछाडि फेरि के यो खिरहरू बनाउँछौँ मिस्टीहरू ल्याउँछौँ र खाना जब खाइसक्नु हुन्छ तब उहाँहरूलाई हामी मिठो जिनिसहरू मुख मिठा गर्नुको लागि खिर दिन्छौँ अब खिरमा हामीले ल्वाङ दालचिनी बदमहरू भयो अब त्यो के अरे नरियलहरू भयो त्यस्तो हालेर हामीले बनाएको हुन्छौँ अनि त्यो हामी खाना खाइसकेपछि दिन्छौँ पाहुनालाई अनि पाहुनाहरूले पनि मनपराएर खानुहुन्छ खाना खाइसकेपछि मिठो जिनिसहरू दियो भने त्यहाँ उहाँहरूलाई पनि खाना खाएको पच्ने पाचनशक्ति बढ्छ बढ्नसक्छ भन्ने मलाई विश्वास लाग्छ र म उहाँहरूलाई यसरी नै दिन्छु मेरो पाहुनाहरूलाई